यहाँ हामी गाउँमा राम्ररी केही खेलहरू खेल्न सक्दैन जस्तै कि सहरमा जस्तो शान्ति हुन्छ ग्राउन्ड पनि छैन राम्रो होइन अन्त हामी बाटोमै खेल्छ केही पनि फुटबल क्रिकेटहरू इत्यादि होइन अन्त सहरमा त एकदम राम्रो राम्रो ग्राउन्डहरू छ जस्तै यहाँ त बाटोमा त मान्छेरू हिँडीबस्छ पब्लिक बेसी हुन्छ होइन मेला ग्राउन्ड चाहिँ एकदम खाली हुन्छ हाम्रो सहरमा मेला ग्राउन्ड चाहिँ एकदम फेमस छ